तपाईँले उन्नासाइ सौ सत्तरको दशकमा नै उच्च शिक्षा हासिल गरेर तपाईँले आफ्नो नोकरी चाकरी खोज्ने क्रममा तपाईँ धेरै ठाउँ जानु भएछ अनि अहिले आएर तपाईँ यो सानो दोकान लिएर बस्नु भएको छ तपाईँ एउटा परिपक्क व्यक्ति अनि आज आएर तपाईँ वरिष्ठ नागरिक पनि हुनु भयो तपाईँले आफ्ना भावी पिँढीलाई शिक्षा दिक्षाको निम्ति के कस्ता सन्देशहरू दिन चाहनु हुन्छ

अहिले चाहिँ के छ भने शिक्षा पहिला हामीले खालि कलेज मात्रै पास गर्थ्यो र अहिले कलेज मात्रै पास नगरेर अहिले चाहिँ त्योदेखि अझै माथि पढ्नु पर्छ र त्यो मात्र पढेर मात्र हुँदैन त्यसको लागि अब अबऊ त्यो अरू ऊ त्यो हुनुपर्छ के अरे जस्तो कि ट्रेनिङहरू पनि गर्नु पऱ्यो अनि ट्रेनिङहरू गरेर मात्र भएन त्यसमा आफु अलिकति राम्रो पनि हुनु गर्नुपऱ्यो र त्यसले गर्दा मात्र शिक्षा पाइन्छ कम्ती पढेर अहिलेको जमानामा शिक्षा पाइँदैन र त्यसले गर्दाखेरि ज जति सक्दो पढ्यो उति राम्रो हुन्छ